हेलो हेलो भाइ हजुर तपाईँ अमरदीपबाट बोल्नु भएको यहाँ नि त्यो मैले खाना मगाएको तपाईँको डेलिभेरी बोय कस्तो रहेस क्या त अलिकति मतलब किन टाइममा आइपुगेन भनेर भन्दा चाहिँ मतलब त्यसको अलिक बिहेबियर मलाई ठिक लागेन अन्त यस्तो चाहिँ मतलब दुबारा चाहिँ नहोस् ल भाइ मलाई त्यस्तो मतलब टाइममा एक एक कट एक त टाइममा आइपुगेन त्यहीमाथि डिले भयो हाम्रो त्यो खानु पर्ने टाइम खतम भएपछि आएर त्यहीमाथि अलिकति त्यस्तो भन्दाखेरि मतलब कस्तो अभद्र रिप्लाई रिप्लाई गऱ्यो तर यस्तो चाहिँ मलाई बहुत त्यसको बादमा के चाहिँ खानु तिम्रो खाना अन्त त्यो खानाको भोकै हरायो तिम्रो खाना त्यसै पडिरहेको छ पैसा त आखिरी त मैले पे गर्नु पऱ्यो नै तर यो चाहिँ भाइ दुबारा हुनु चाहिँ परेन यसमा मलाई ठिक लागेन यस्तै प्रकारले तिमी अरूलाई अरूलाई पनि गर्छौ होला यो चाहिँ बिहेबियर ठिक छैन भाइ तिम्रो कुन चाहिँ यो डेलिभेरीको बोयको यो तिम्रो नयाँ हो क्या हो यो त्यो ग्यासा एकजना मात्रै हो न सबै हो इस तरह से त तिम्रो मलाई ठिक लागेन यो कम्प्लेन गर्नु पनि मलाई अहिले बहुतै जरुरी परेर तिमीलाई भनेको मैले यस्तो चाहिँ दुबारा नहोस् भाइ